हौ हौ म बसिरहेको

त्यही त जानुपर्ने छ त हौ अँ जानु पर्नेथ्यो अँ त्यही त मैले चाहिँ अब सोचेको होइन अलिक अलिक टाढो टाढोभन्दा नि अलिक नगएको जग्गा प्रायः त अब सबै गएकै हो होइन साथी साथीहरू अब कहिले गएको छैन त्यो साथीहरू नगएको जग्गा चाहिँ जाउँ भन्ने मेरो विचार अँ गाडी गाडी सप्पनको अँ सप्पनको भन्नुपर्छ अँ अब अँ अँ त्यस्तै उठाउन पच्चीस सौ अँ

उल्टा घर भन्दा पनि रकी आइल्यान्ड जानुपर्छ मेरो विचारमा चाहिँ अँ

अँ क त्यही त्यही कति तारिख चाहिँ जाने अँ अँ त्यसो भए जु जाउँ न उम् ल ल अँ भनन ल त्यो जग्गा चाहिँ त्यहीँ जाउँ न ल